ए तपाईँ फ्रुट्स दोकानबाट बोल्नु हुँदैछ फलफुल हजुर अन्त तपाईँकोमा अहिले यो जुन चाहिँ यो मौसममा हुने फलफुलहरू चाहिँ के थियो होला अन्त साग सब्जी पनि मलाई स्टाफको लागि चाहिएको थियो कि भोलि त्यही भएर नि हजुर हजुर हजुर सब्जी सब्जी चाहिएको हजुर हजुर हजुर ए हजुर अन्त कसरी छ होला त्यसको दामहरू भनेर नि यो तपाईँले इस्कुस आएको भन्नु भयो नि हजुर इस्कुसहरू चाहिँ कसरी छ होला आलु कसरी छ होला अलिकति दाम भनिदिनोस् न मलाई भनेर नि हजुर ए हजुर

हजुर

ए हजुर तपाईँले मलाई हजुर हजुर भन्नुहोस् न हजुर हजुर

ए हजुर मलाई चैँ खासमा श्राद्धको लागि चाहिएको थियो सोह्र प्रकारको सब्जी चाहिँ तपाईँले नि सोह्र प्रकारको सब्जी चाहिँ तपाईँले ठिक गरिदिनुहोस् न ल म आएर तपाईँले कति भन्नुहुन्छ त्यो दाम दिएर लान्छु नि फ्रुटहरू पनि त्यो अलिकति केरा चाहियो त्यहाँदेखि त्यो आइफल पनि चाहिएको छ है अन्त अम्बक पनि दुई तिनवटा मिलाइओरिकन तपाईँले उयो गरी राखिदिनोस् न म तपाईँकोमा अलिकति दाम चाहिँ अलिकति मिलाइदिनोस् है फेरि हो श्राद्धको बेलामा त दामहरू पुरा बड्छ भन्छ हो अन्त अलिकति यसो सधैँ तपाईँकोबाट लाने अन्त मिलाइदिनोस् न अलिक है हवस् हवस् हवस् धन्यवाद दाजु हजुर हजुर हुन्छ हुन्छ धन्यवाद हुन्छ